भन्नुहोस् कहाँबाट बोल्नुभएको तपाईँ कहाँबाट बोल्नुभएको ए के काम थियो ए यता छ राजा भातखावा छ एउटा अनि एउटा चाहिँ छ राइमटाङ ए राजा भातखावामा चाहिँ भने मतलब हल्का फुल्का पाहाडहरू छ होइन अनि त्यता चाहिँ अब खोलाहरू छैन तर त्यहाँ रमाइलो हुन्छ अब साथीभाइहरू छ भने ए छ यता ढाबाहरू पनि छ पार्कहरू पनि छ त्यस्तो करेन्टहरू त त्यत्ति खास जाँदैन हो तर अलिक माथि गयो भने चाहिँ नेटवर्क प्रब्लमहरू चाहिँ हुनसक्छ खोलाहरू त यता छैन खोला राइमटाङ डिपुमा त छैन ए राजा भातखोवामा त छैन तर राइमटाङमा चाहिँ छ टाढो फिफ्टी किलोमिटर टाढो छ होइन करेन्टहरू हुन्छ मैले भने करेन्टहरू हुन्छ पानीहरू आउँछ होइन तर त्यहाँ हल्का नेटवर्कको चाहिँ इसु हुनसक्छ बेसी माथिसम्म गयो भने चाहिँ तपाईँ घुम्नु ए पानीहरू चाहिँ मतलब तिनै टाइम आउँछ बिहान बाह्र बजी अनि बेलुका बिहान आउँछ छ बजी बाह्र बाह्र बजी आउँछ अनि त्यसपछि आउँछ बेलुका चार बजी ए यो जग्गामा भेज ननभेज दुईवटा पाउँछ राखेको यति नै हो हुन्छ